आबो हाम्रो यो क्षेत्र पहाडी क्षेत्र भएकोले हिउँदोमा हामी आलुको खेती गर्छौँ आलु रोप्छौँ अनि चैत वैशाखमा मकै कोदो यस्तो छर्छ अनि जब बर्खा लाग्छ बर्खा अब असार महिनामा हामी धानको खेती गर्छौँ र यस्को हाम्रो यो पहाडी भेग चाहिँ उपयुक्त छ